हेलो यो सबवे रेस्टुरेन्ट हो ए सुन्नु होस् न म नेहा राउत बोलेको कि मलाई यहाँ सब सबवेको अगाडि भएको रामकृष्ण बिटी हस्टेलमा तपाईँहरूको रेस्टुरेन्टबाट एक प्लेट भेज मम अनि एक प्लेट चिकन बिरियानी ल्याई दिनु होस् न अन्त मेरो एड्रेस पऱ्यो तपाईँको रामकृष्ण बिटी कलेज हस्टेल नियर सबवे ल